हामी भारतीय जनता हामी भारतीय नागरिक हौँ हामीले देशमा हाम्रो देशमा हामीले मनोरन्जनको लागि हामीले बेसी राजनीतिक क्षेत्रमा हामी पहल गर्छौँ त्यसपछि हामी फिल्मी दुनियामा कोही प्रोग्राम भयो खेल जगत भयो जस्तै कि क्रिकेट भलिबल फुटबल

लुगा फाटाहरू भयो केही चिजहरू हामीले बाहिर लगेर बेच्ने भित्र ल्याएर बेच्ने विभिन्न किसिमको दोकानहरूसँग बाहिरबाट आउने पर्यटकहरूलाई हामीले लोभ्याउने लुगाहरू देखाउने हाम्रो यहाँ यस्तो किसिमको लुगाहरू पाउँछ तपाईँहरू यो लगेर बाहिर बेच्नुहोस् यो गर्नुहोस् भारतमा हाम्रो यस्तो कलाहरू छ हामीले हातले बनाको हाम्रो सिल्कहरू भयो बहुत किसिमको हाम्रो हातले बनाएको लोकप्रिय चिजहरू जस्तै आब् तपाईँको नक्साहरू भयो वल प्रिन्टिङहरू भयो बहुत किसिमको नानी केटाकेटीहरूले ड्रोयिङ गरेको कागजहरू भयो बहुत किसिमको चिजहरू हामीले भारतमा जनताहरूले गर्नु सक्नुहुनेछ